आजकलको नानीहरू साँच्चि नै अब माबाइल फोन्स् जुन चाहिँको छ टेक्नोलोजीले धेरै राम्रो सुविस्ता हामीलाई दिएको पनि छ र अब डिसएडभान्टेजहरू पनि धेरै छ जुन चाहिँ चाहिँ हामीले देखिरहेको छौँ नानीहरू आजकल घरबाट बाहिरै निस्किन्दैन जब उनीहरूले फोन पाउँछ उनी घरभित्र पसेपछि उनीहरू बाहिरै निस्किदै निस्किँदैन उनीहरूले बिर्सिसक्यो गेम खेल्न जस्तै गाउन्ड यो आउटडुवर गेम्सहरू जति पनि छ फुटबल क्रिकेट ब्याडमिन्टन जति छ उनीहरूले खेल्न बिर्सिसक्यो उनीहरूलाई फोन पक्राइदियो पनि उनीहरू चौबिसै घन्टा पनि फोनभित्र फोन लिएर घरमा बस्छ उनीहरूलाई उनीहरूलाई त्यो पछाडि बाहिर निस्केर खेल्न सब बिर्सिसक्यो उनीहरूले जस्तै हाम्रो समय सानोमा हामी जब खेल्थ्यौँ कुद्थ्यौँ हामीलाई खेल्नु कुद्नु हाम्रो जब फोन त्यतिबेला हाम्रो समयमा फोनहरू पनि थिएन त्यतिबेला हामीलाई खेल्न कुद्न बाहिर घुम्न बाहेक अरू केही आउँथेन पनि जङ्गल गयो घुम्थ्यो फिर्थ्यो लड्थ्यो ठोक्थ्यो खाली हामी अब हाम्रो समयमा त्यस्तो अब जब इन्टरनेटहरू थिएन त्यतिबेला त्यस्तै हुन्थ्यो तर अहिले इन्टरनेट यो इन्टरनेट फोनहरूको कारणले गर्दाखेरि अब हामीलाई धेरै सुविस्ता त भएको छ तर डिसएडभान्टेज चाहिँ यही देख्न सक्छौँ कि अब नानीहरूलाई यस्तो भइरहेको छ तर अब हामीले खासमा हेऱ्यो भने अब यो जेनेरेसनै यही हो तर पनि हामीले नानीहरूदेखि नानीहरूलाई फोन्सभन्दा टाडो फोन्सहरू टाडो राखेर फोनबाट अलिक टाडो राखेर उनीहरूलाई एक समय दियो टाइम खेल्न तर अँ उनीहरूलाई बाहिर निस्क बाहिर निकालेर खेलाउनु सक्यो भने देखि सक्नु पर्ने खासमा सक्नुपर्छ धेरै राम्रो हुन्छ पनि नानीहरू अन्त नभा नत्र भने त्यही हो अहिले सानै नानीहरू आँखा बिग्रिएर यो सबै डिजिसहरू जतिपनि कज हुन्छ त्यो बिकच अफ त्यो जति नानीहरूले बेसी फोन स्क्रिन हेर्छ उनीहरूको आँ अब आँखा बिग्रिन्छ त्यो सबै बिमारहरू पनि त्यसबाटै निस्किन्छ खासमा यो पनि अब इन्टरनेटले हामीलाई धेरै नै राम्रो भइरहेको छ कि तर त्यसको डिसएडभान्टेज हेऱ्यो भने चाहिँ हामीलाई धेरै नै इफेक्ट पारिरहेको छ बिमारहरू धेरै नै नयाँ नयाँ बिमारहरू निकालिरहेको छ नानीहरू धेरै नै एडिक्टेड भइरहेको छ जुन चाहिँ कुरामा चाहिँ जुन चाहिँ कुराले गर्दा चाहिँ नानीहरू नानीहरूको हेल्थहरू अहिले सेक्युर छैन उनीहरू उनीहरूलाई अब के हुँदैछ कस्तो हुँदैछ समय केही थाहै छैन बलब बाहिर के भइरहेछ उनीहरूलाई त्यसो केही फरक पनि पर्दैन अन्त जस्तै अब अब अहिले हेऱ्यो भने को आउँदैछ को आउँदैछ को आएर घरमा को आएर बसिरहेछ को जाँदै छ उनीहरूलाई थाहै हुँदैन उनीहरू फोन लिएर बस्यो पछि उनीहरू बसेको बसेकै हुन्छ त्यो सो म चाहिँ भन्छु अब हाम्रो प्यारेन्ट्सहरूले खासमा फोन दिनुपर्छ एउटा टाइम तर उनीहरूलाई बाहिर निकालेर खेलाउनु चाहिँ धेरै नै इम्पोरटेन्ट हो किनकि खेल्नु कुद्नु सक्यो भने चाहिँ अब फिजिकली स्ट्रेन्थ पाउँछ उनीहरूले अब एक्सरसाइज पनि हुन्छ र त्यही हो अहिले यो इन्टरनेट हामीले एभोइड पनि गर्न सक्दैन किनभने हामीलाई निडेडै छ र तर अब हामीले यसलाई सही मात्रा युज गर्दै अगाडि बढ्नु सक्नु चाहिँ अब हाम्रो यो चाहिँ हामीले गर्नैपर्छ हवेवर अब किनभने अब यसलाई यस्तो यसरी रोकेन भने चाहिँ अब धेरै नै प्रबलम हुन्छ किनभने त्यो एडभान्टेजभन्दा बेसी डिस डिसएडभान्टेजेस भयो भने चाहिँ नराम्रो हो त्यो चिजको तर अब हामीले एडभान कुनैपनि चिजको एडभान्टेज त हुन्छ डिसएडभान्टेज पनि हुन्छै हुन्छ तर अब एडभान्टेजेस चाहिँ बेसी हुनु पऱ्यो खासमा त्यही भएर चाहिँ अब यो कुराको पनि अब इन्टरनेट जति पनि टेक्नोलोजीको छ यो कुराको पनि एडभान्टेजेस चाहिँ बेसी होस् डिसएडभान्टेज कम्ति होस् त्यसको लागि अब हामीले हामी नै छौँ हामीले नै ट्राई गर्दै अघि बढ्नु पर्नेछ